हेलो म घरमै छु त अहिले बसिरहेको नै छु घरमा ए हजुर हजुर

हजुर हजुर कालेबुङ जिल्लाभित्र त अब पढाई तर अब पढाई त राम्रो हुन्छ अब पढ्नेलाई त अब जहीँ पनि राम्रै हो अब नपढ्नेलाई त अब जहाँ जहाँ हाले पनि सक्दै सक्दैन हो पढ्नेलाई त जहीँ तहीँ हो हुनु पनि तर अब दार्जिलि ए कालिम्पोङ जिल्लाभित्र चाहिँ नाम चलेको चलेको स्कुलहरू पनि छ अब होइन अब केटाहरूलाई हो भने चाहिँ एसयुएमआईहरू छ एसयुएमआई कुमदिनी स्कुल छ हो अन्त केटीहरूलाई हो भने गर्ल्स् स्कुल फिलोमना स्कुलहरू छ अन्त स्कुलहरू धेरै छ नि अन्त अरू स्कुलहरू पनि छ अब रामलाल दाहाल हाई सेकेन्डरी स्कुल डक्टर ग्राम्स होम्स होइन अन्त अलगढा हाई सेकेन्डरी स्कुल अन्त मन्सोङ हाई स्कुलहरू छ सेन्ट जर्ज स्कुलहरू छ थुप्रै छ स्कुलहरू हो अन्त स्कुल पढिसकेर अबो कलेजहरू गर्छ भने पनि अब कलेजहरू पनि राम्रो राम्रै छ अब यता हो कलेजहरू अब केटा र केटी अब त्यो दुइटै केटा र केटी पढ्ने कलेजहरू पनि छ अब गर्मेन्ट कलेज जस्तै कालिम्पोङ कलेज ए कालेबुङ कलेज हो अन्त केटी नै पढ्ने हो भने पनि छ कलेज क्लुनी कलेज छ हो अन्त अब बिटी कलेज पनि छ अब त्यो के अब पढेर हो अन्त पढेर टिचरहरू हुनु प्राइमेरी स्कुलतिर पढाउन चाहान्छ भने पनि अब छ त्यो स्कुल ए त्यो कलेजहरू बिटी कलेज छ बिटी कलेज गरेर अब त्यो प्राइमेरी त्यो अब त्यो उयो टाइपको हो नि त अन्त त्यो पढिसकेर कम्प्युटर क्लासहरू गर्छ भने पनि छ कम्प्युटर सेन्टरहरू हो अन्त कम्प्युटरहरू चाहिँ अब जस्तै वेबल कम्प्युटर सेन्टर भयो होइन आइसेक्ट कम्प्युटर सेन्टर भयो कम्प्युटर सेन्टर भयो अब त्यस्तो कम्प्युटर सेन्टरहरू थुप्रै छ अब नाम चलेकोहरू चाहिँ यिनीहरू हो हो वेबल कम्प्युटर सेन्टर अब दामी दामी अब उयोहरू छ कम्प्युटर सेन्टरहरू छ हो दामी दामी अबो तपाईँलाई हाल्नु मन लाग्यो भने चाहिँ यस्तोतिरै हालेको राम्रो अब दामी दामी नाम चलेको हालेको राम्रो अब एकदिन भेटौँ न हामी म आउँछु नि तपाईँलाई अब केही मदद् गर्न म आउँछु नि म भनिदिन्छु नि अब मैले जानेको बुझेको उयो उयोहरू चाहिँ हो भनिदिन्छु नि भेटेर हामी कुरा गरौँ न म आउँछु नि एकदिन भेटिदिन्छु नि ल हुन्छ हुन्छ हुन्छ